मैले आफ्नो विचारहरू आफ्नो परिवारसँग साझा गर्न या दुःखसुख पोख्नुको लागि चाहिँ हामी हामी कहिले कहिले हामी एउटा गेट टुगेदर भयो होइन नानी हाम्रो परिवार बिचमा हामी अब सामूहिक रूपमा चाहिँ खानाहरू पकाएर खाने गर्छौं र त्यसमा चाहिँ हाम्रो मेरो जेठानी देउरानी भयो सासूससुरा सबैजना मिलेर हामी खाना खाने गर्छौँ र यसरी खाना यसरी पकाउँदाखेरि चाहिँ हामी कसैले काटकुट गर्ने काम भयो कसैले पकाउने भयो कसैले भात पस्किने काम भयो यस्तोको कामरू गर्दाखेरि चाहिँ हामी एकाअर्का दुःखसुखको कुराहरू भयो हाँसीमजाक भयो हाम्रोभित्रको कुराहरू हामी अब दिदीबहिनीको कुराहरूलाई लिएर चाहिँ हामी एकदमै ठट्टाहरू गर्ने गर्छौँ र यसरी हामीले यो भान्सा कोठामा हामी यसरी मिलेर कामहरू गर्दाखेरि चाहिँ एकदमै रमाइलो लाग्छ र यो हामी चाडबाडमा भयो जस्तै फुलपातीतिर भयो होइन दसैँमातिर भयो चाडबाड दिवालीतिर भयो हामी सबैजना मिलेर यसरी भान्सा कोठा साझा गरेर पकाउने काम गर्छौँ र यसमा हामी एकदमै मौजमस्ती साथ हामी पकाउनु साथसाथै हाम्रो एकाअर्काको कुराहरू एकदमै साझा गर्छौँ र यो मलाई एकदमै रमाइलो लाग्छ